हेलो निमेश दाजु हो तपाईँ हजुर आज मलाई गाडी चाहिएको थियो तपाईँको फ्री हुनु हुन्छ भने हजुर मलाई त्यो डालीसम्म जानु थियो हजार फ्री हुनु हुन्छ तपाईँ ए हजुर त्यहाँनेर त्यो सामानहरू त्यो बोकिदिने पनि पाइन्छ त्यहाँनेर हजुर त्यो गाडीको छेउ छेउमा त्यो डालीको त्यहाँतिर ए हजुर हजुर आज मलाई पुऱ्याइदिनु होस् न त्यहाँसम्म डालीसम्म जानु छ कि मलाई अन्त त्यहाँ पुऱ्याइदिनु होस् न ल ए हुन्छ हुन्छ थ्याङ्क यु